म चाहिँ यहाँ नजिकैको मेरै घरको नजिकमा गाउँहरूमा गाउँमा छ एउटा मन्दिर अनि त्यहाँ जान्छु भजनको लागि अन्त गएर भजनहरू गाउँछु अनि फेरी त्यहाँदेखिन् चाहिँ त्यहाँ भजनहरू गाएर फेरि अरूतिर पनि हामी जान्छौँ है त्यसरी नै है अन्त गाउँ घरमा गोएर हामी घर घर पनि भजन गाउछौँ सबैजना मिलेर अन्त त्यहाँदेखिन् अरू त्यहाँदेखिन् म कहिले कहिले चाहिँ म फेरि बजार पनि जान्छौँ है बजारमा चाहिँ गएर चाहिँ मेरै कतिवटा पर्सनल कामहरू हुन्छ होइन कोही बेला घरको सामानहरू सकिएको हुन्छ त्योहरू लिनु जान्छु अनि बजारमा गएर त्यहाँदेखिन् कोही बेला चाहिँ यसो घुमघाम पनि गर्छौँ अनि साथी भाइहरूसँग मिलेर है हामी कोही बेला यसो टि उयोहरू पनि गर्नुको लागि जान्छौँ त्यहाँ गएर खान्छौँ इन्जोई पनि गर्छौँ अन्त कोही बेला मलहरूतिर पसेर हामी सामानहरू पनि आफ्नो चाहिने सामानहरू पनि किन्छौँ राम्रो राम्रो लागेको चिजहरू पनि किन्छौँ